दा तपाईँ कालिम्पोङ रेस्टुरेन्टबाट बोल्नुभएको म यहाँ तल छ माइलबाट बोलेको हिजो मैले तपाईँको रेस्टुरेन्टबाट सामान मगाएको थिएँ खाना मगाएको थिएँ राम्रो लाग्यो दाल सब्जी त्यसपछि चिकन मगाएको थिएँ त्यसपछि मटन पनि मगाएको थिएँ भात मगाएको थिएँ होइन त्यसपछि आज चाहिँ म यता साह्रै गरम भएर म चिसो चिसो आइटम थप्छु तपाईँको रेस्टुरेन्टबाट मलाई चाहिँ चिसोमा चाहिँ अब दाल अब लस्सी चाहियो त्यसपछि फेन्टा माजा त्यसपछि दुधकोमा दुधको सामान चिसोमा लस्सी त्यो दही भयो दही भयो त्यसपछि यो यो सामानहरू चाहिँ कस्तो हुन्छ राम्रै हुन्छ होइन दा अन्त अन्त यो कहिले कहिलेतिर चाहिँ आइपुग्छ होला